पर्यटकहरू हाम्रो ठाउँको भ्रमणमा आउँदाखेरि अब हुनुपर्ने चुनौतीहरूमा चाहिँ मलाई लाग्छ प्रथम चाहिँ मौसम हो किनभने दार्जिलिङको मौसमलाई भरोसै गर्न सक्दैन अहिले तुवाँलो लागिरहेको हुन्छ एकछिनमा घाम लागिदिन्छ हो अनि घाम लाग्दालाग्दै फेरि पानी सो मौसमले चाहिँ एकदम यो पर्यटकहरूलाई मुस्किल दुख दिन्छ त्यो चाहिँ हो अन्त दोस्रो कुरा चाहिँ दोस्रो चुनौती चाहिँ मलाई लाग्छ परिवहन क्षेत्रमा किनभने दार्जिलिङ एकदम भिडभाड हुन्छ सिजनको टाइममा झन् धेरै भिड अन्त यो पर्यटक एकदम भारतको एकदम चुनिन्दा पर्यटक स्थल भएर पनि होला भिडभाड धेरै हुन्छ सिजनको टाइममा र त्यति बेला ड्राइभर पाउनु साह्रो गाडी पाउनु साह्रो गाडी पाइहाल्दा पनि के हुन्छ भने बाटोघाटो पुरा जाम लाग्छ बेसी धेरै गाडीहरू भएर धेरै पर्यटकहरू आएको हुन्छन् त्यस त्यसले गर्दाखेरि चाहिँ यो दुईवटा कुरा चाहिँ मलाई लाग्छ कि हाम्रो जग्गामा हाम्रो ठाउँमा घुम्नु घुम्नु आउने पर्यटकहरूका लागि चाहिँ एकदम ठुलो चुनौती बन्नसक्छ